बहिनी मैले म्याक्सबाट कुर्ती लिएको थिएँ कि अन्त त्यो कुर्ती उयो राम्रो लाग्यो कलर पनि राम्रो लाग्यो अन्त फेरि नेक्स्ट टाइम पनि नानीको लागि लिनु आउँछु भनेर सोचेको थिएँ अस्ति कस्तो कस्तो प्रडक्टहरू आएको होला राम्रो के अरे थाह भएन कि त्यही लागि सोधेको नि राम्रो लाग्यो तर तिमीहरूको के अरे म्याक्सको त्यो प्रडक्ट चाहिँ एकदमै राम्रो लाग्यो मलाई क्वालिटी पनि राम्रो हो कलर पनि मिठो राम्रो लाग्यो मलाई